यो प्रगति लाइब्रेरी हो पुस्तकालय ए तपाईँसित नेपाली साहित्यको इतिहास पुस्तक छ होला ए मलाई घनश्याम नेपाल सरको चाहिएको थियो

अँ यो संशोधित नयाँ छ होला त्यसमा संशोधित छ होला यसमा संशोधित तपाईँकोमा कुन चाहिँ संस्करण छ तपाईँकोमा ए हजुर संशोधितमा के के संशोधित भएर आएको छ होला यसमा नेपाली साहित्यको यो कथाको उपन्यासहरूको ए हजुर मलाई संशोधित पनि चाहिएको छ मलाई पुरानो पनि चाहिएको हो

हजुर अनि तपाईँकोमा नेपाली साहित्यको संक्षिप्त इतिहास दयाराम श्रेष्ठ र मोहनराज शर्माको छ होला ए मलाई हजुर हजुर मलाई यसको चारपाँचवटा कपी चाहिएको थियो हजुर अरू कुन चाहिँ कुन चाहिँ

ए हजुर ए हजुर हजुर ए तपाईँकोमा मनोविश्लेषणात्मक नेपाली उपन्यासमा के के पुस्तकहरू पाइन्छ होला नयाँ नयाँ मनोविश्लेषणमा आधारित मलाई कथा र उपन्यास दुइटैको चाहिएको आख्यानको

ए हजुर हजुर अनि नेपाली छोडेर अन्य अङ्ग्रेजी हिन्दीहरू कस्तो कस्तो होला पुस्तकहरू तपाईँकोमा

ए हवस् कहिले तपाईँको सन्चबार खुल्ला हुन्छ होला तपाईँको पुस्तकालय ए हजुर हजुर ए आइतवार चाहिँ बन्द भयो नि ए हजुर हजुर ए अनि अनि त्यसलाई फोटोकपीहरू केही गर्न मिल्छ तपाईँको

हुन्छ ए हुन्छ हवस् भनेपछि म सन्चवारको दिन हुन्छ बिहानै आइपुग्छु नि हुन्छ हुन्छ धन्यवाद हुन्छ